मैले चाहिँ अन्तिम पुस मैले पढेको चाहिँ अन्तिम पुस्तक चाहिँ झुक्दै नझुक्ने पहाडको छोरो हो अनि यस कुराले चाहिँ अनि यस पुस्तकको कुन कुराले भन्दाखेरि चाहिँ मलाई प्रभावित पाऱ्यो भने यदि आफ्नो हक अनि जन्मसिद्ध अधिकारको निम्ति चाहिँ झुक्दै नझुक्नु भन्ने खालको जुन त्यो त्यस पुस्तकमा कुरा छ त्यो कुराले चाहिँ मलाई एकदमै प्रभावित गरे पारेको छ